संस्कृत वा अङ्ग्रेजी जस्ता अन्य भाषाहरूबाट नेपाली भाषा धेरै प्रभावित भएको छ किनभने संस्कृत भाषा प्राचीनतम भाषाहरूमध्ये एउटा भाषा हो पहिले पहिले सबै लेखनहरू जस्तै कविता कथा एउटा नाटक भयो कुनै पनि विषयमा लेख्दाखेरि संस्कृतमा नै लेखिने गरिन्थ्यो जस्तै रामायण भयो रामायणलाई पनि पहिले संस्कृतमा नै लेखेको थियो बादमा त्यसलाई नेपालीमा अनुवाद गरेको हो संस्कृतमा नै सबै लेखेको हुनाले अहिले पनि हाम्रो कतिवटा लेखनमा त्यो संस्कृत भाषा आएको देख्छौँ त्यही भएर नेपाली भाषामा संस्कृत भाषाको प्रभाव परेको नै छ अनि अङ्ग्रेजी शब्दको प्रयोग त धेरै नै हुने गर्छ जस्तै बोल्दा पनि अङ्ग्रेजी भाषा प्रयोगमा आइहाल्छ अनि लेख्दा पनि अङ्ग्रेजी भाषा नै प्रयोग भइहाल्छ त्यही कारणले नेपाली भाषामा संस्कृत प्रभावित जस्तो भाषाहरूको प्रभाव परेको देखिन्छ